धर्म विषय लिएर धेरै कुरोहरू छ र धर्म विषय लिएर के भनेदेखिलाई सबैजना मान्छेहरू आ आफ्नो धर्म छ कोही मान्छे बुद्धिस्ट धर्म छन् भने कोही हिन्दू धर्म कोही क्रिश्चियन छ भने कोही के जाति मुस्लिम आदि सबै कुरो धर्महरू आफ्नो आफ्नो प्रकारले मान्ने गर्छन् र अहिलेको आधुनिक समयमा धर्मै नमान्नेहरू पनि छन् हुनु सक्छ उनीहरूको मन भित्र धर्म छ भने त्यो अर्को कुरो तर धर्मै नमान्ने मन्दिर नजाने मस्जिद नजाने गुम्बा नजाने यस्ताहरू पनि छन् र अब मान्छेले धर्म मान्दाखेरि अब जसले चाहिँ मन्दिर मस्जिदतिर जान्छन् धर्म मान्छन् चर्चतिर जान्छन् त्यसरी धर्म मान्छन् र जस ढुक्कै उनीहरू कन्टिन्यु पाराले गई गइरहेका छन् उनीहरू आफ्नो धर्म लागि धर्म जोगाउनु लागि र आफ्नो स्वास्थ्यको लागि पनि यो सबै कुरो गर्छन् र कतिले जाँदै जाँदैनन् र पनि उनीहरूको लागि भइरहेको छ र कतिजना हिन्दू हिन्दूहरूमा पनि फेरि यस्तो छ कि मन्दिर जान्छन् पाठ पूजा गर्छन् र कतिले मन्दिर नगएर घरमै एउटा सानो सानो पूजा पाठ गर्ने मन्दिर बनाएको हुन्छ त्यसैमा पाठ पूजा गर्छन् मन्दिर धाउँदैनन् घरमै बसेर बिहान बेलुकी मन्दिरमै आफ्नै घरको सेप्रेट मन्दिरमा नै उसले पूजा अर्चना गर्छन् र त्यसमा ठिकै छ कतिजना अब हिन्दू हिन्दूमा जस्तै हिन्दूमा अब धेरै कुरोहरू पनि छ किनभनेदेखिलाई त्यो कतिजना हिन्दू मन नपराएर त्यो आफ्नो आफ्नो संस्कारहरू के केहरू मन नपराएर अर्को धर्म जस्तै ख्रिस्टानमा जान्छन् ख्रिस्टानमा अब जस्तो ख्रिस्टानमा गइसके पछि उनीहरूको लागि केही होइन ख्रिस्टानको बोली के छ भनेदेखिलाई ख्रिस्टानमा लागे पछि प्रभुले सिधै स्वर्गमा लान्छन् भनेर भन् भन् भन्ने गर्छ त्यो कारणले गर्दामा कतिजना ख्रिस्टानमा जान्छन् तर स्वर्ग जान्छ नर्क जान्छ त्यो त अब कसैलाई थाहा हुँदैन धर्म भन्ने आफ्नो हृदय भित्रको कुरो हो धर्म मान्नु पर्छ किनभनेदेखिलाई धर्म नै हामीलाई धर्म नै हाम्रो के हो भनेदेखिलाई चाहिँ नराम्रो कामबाट नराम्रो कुरोबाट बाँच्नुको लागि नै त्यो धर्म हामीले धर्म मान्छौँ धर्म मानेर उता हानमान गरेर हुँदैन धर्म मानेर उता कसैलाई कुटनीति गर्नु हुँदैन धर्म मानेर कसैलाई नराम्रो सम्झिनु हुँदैन यही नै सबै कुरो भन्दा ठुलो ठुलो कुरो हो किनभने धर्म गर्नु नै सब मन भित्रबाट पाप हटाउनु हो कसैलाई पाप चिताउनु हुँदैन कसैलाई नराम्रो कुरो सोच्नु हुँदैन र धर्म भन्ने कुरो चाहिँ त्यही नै हो नराम्रो कुरो सोच्यो भनेदेखिलाई नराम्रो कुरो गर्यो भनेदेखिलाई उसलाई हानमार गर्यो भनेदेखिलाई इत्यादि कुरो यस्तो नराम्रो कुरो गर्दाखेरि चाहिँ त्यो धर्म त्यसलाई धर्म भन्दैन बाहिर देखावटी धर्म मन्दिरमा गइरहेको छ तर घरमा आएर उसले हानमार गरिरहेको छ र अर्कासँग नराम्रो कुरोहरू सोचिरहेको छ नराम्रो चिताइरहेको छ जसले चाहिँ अब अर्कालाई होच्याएर आफू मात्रै ठुलो हुने अर्थात् अर्कालाई मारेर आफू अलिकिति बलियो हुने यो खाले जुन चाहिँ प्रार्थना छ मान्छेको यो कुरोहरूबाट मान्छेले हटाएर चाहिँ धर्म भन्ने कुरो मन भित्र र कसैलाई नराम्रो नसोच्ने कसैलाई नराम्रो नभन्ने र हानमान नगर्ने ती इत्यादि कुरोहरू थुप्रै थुप्रै कुरोहरू आफूले सत्य मन लिएर चाहिँ गर्नु सक्यो भने मेन धर्म चाहिँ त्यो हो अति नै राम्रो हुनेछ